हेलो भाइ सानु म भाउजू बोलेको

त्यही त के भन्छ अरे हामी एउटा सानो प्लान मिलाएको छौँ कि अलिकति यसो रिफ्रेस भएर आऊँ न घुमेर भनेर चाहिँ हामी मिलाएको छौँ हो अनि भाडाहरू चाहिँ चारजना आँट्ने ट्याक्सीको जानु आउनु हरू मिलाएर के कस्तो पर्ने रहेछ अनि अब अलिक छजना आँट्ने ट्याक्सीको चाहिँ के कस्तो रेटहरू छ त्यो चाहिँ मलाई अलिक जानकारी लिनु थियो भाइ ए ए अच्छा हजुर त्यो चारजना आँट्ने त अब हामीले वेगनआरहरू लाँदा भयो है हुन्छ तर छजना आटँने चाहिँ हामीले मोटामोटी के ला लानु पर्छ जस्तो कि बुलेरोमा त धेरै आँट्छ होइन बुलेरो त ठुलो भए जस्तो लाग्यो अच्छा छजना मोटामोटी माने कम्फर्टेबल भएर हिँड्नुलाई अब किनकि छ चार दस हुँदैछ हाम्रो टोटल त्यो दसजना चाहिँ एउटैमा जाँदाखेरि मिल्दैन जस्तो लाग्यो नि त त्यति कम्फर्टेबल हुँदैन जस्तो लाग्यो अनि हामी चाहिँ दुइवटा फ्यामिली हो अनि दुइवटा फ्यामिली आफ्नो आफ्नो फ्यामिली आफ्नो आफ्नो उयोमा जाऊँ भन्ने यो चाहिँ राखेको नि त अच्छा अच्छा त्यसो भएदेखि चाहिँ

हामी एउटा ट्याक्सीमा चाहिँ चारजना जाने छौँ अनि हाम्रो फ्यामिली है अनि अर्को छजना वाला चाहिँ मेरो यहाँ नाना जोजो अनि

उनीहरूको परिवार जम्मा छजना छ नि त त्यही भएर त्यसो भएदेखि अच्छा छजनाकोमा र चारजनाकोमा मोटामोटी पर्छ है ए टाढो त होइन पनि हामी त यहीँ हो नि ग्रिन पार्कसम्म अच्छा अच्छा ग्रिन पार्कसम्मको त अनि छजना र चारजनाको त्यो अन्तर जुन चाहिँ छ गाडीको माने गाडीको होइन मतलब छजना जाने जुन चाहिँ ट्याक्सी छ अनि चारजना जाने त्यसमा अलिकति कम्ती बेसी चाहिँ अच्छा हजार पन्ध्र सयको डिफ्रेन्स छ है अच्छा अच्छा हुन्छ हुन्छ ठिकै छ नि त तर अब हामी सानोले चाहिँ अब ठिकै छ त्यति होइन दुई हजारसम्म अनि ठुलोलाई चाहिँ तिन हजार एकदम कम्पलसरी हो साह्रै अब हामी त टाढो होइन पनि त त्यो ग्रिन पार्क त एकदम छेउको हो नि त त्यो चाहिँ अलिकति खुलाहरू पनि छ भनेर पनि केटा केटीहरू यसो खेल्नु गरमको दिनमा होइन यसो पानीमा खेलौँ भन्ने अब सोच राखिराखेको छ पनि त त्यो भएर चाहिँ ए ल ल ल त्यसो भए कन्फर्म है हामी भोलि एकदम रेडी भएर बस्छौँ हो मोटामोटी दस बजीको अगाडि चाहिँ इन गर्दा हुन्छ भाइ हामी एकदम रेडी भएर बस्ने छौँ त्यही त हामी कन्फर्म चाहिँ दस बजी एकदम निस्कने हो हाम्रो चाहिँ अब रुटिन त्यसरी मिलाएको छौँ भाइले एकदम समय अनुसारमा आइदिनु पर्यो नि त हुन्छ हुन्छ अनि भाइले आफ्नो साथी जो आउँछ छजना बस्ने वाला ट्याक्सी उसलाई पनि कन्फर्म गरिहाल्नु होस् है कन्फर्म गरि हाल्नु होस् अनि चाहिँ सुविधा हुन्छ नत्र भने चाहिँ उसलाई पर्खँदा उसलाई बोलाउँदा हो अन्त अलिकति टाइमिङ अप डाउन भयो भने चाहिँ अब रुटिनमा असुविधा पर्छ नि त किनकि भरे रिटर्नको पनि हामीले टाइम एकदम सेट गरिराखेको छु नि त सही टाइममा हामी रिटर्न हुनु पर्नेछ हो ए ल हुन्छ हुन्छ ओके ओके भाइ ल थ्याङ्क यु